हुनु त सबै कुराको पोजिटिभ अन्त नेगेटिभ पोइन्ट्सहरू हुन्छ हामीले कस्तो प्रकारले हेर्दैछौँ कुन चाहिँ कुरालाई त्यो पनि हो तपाईँले कुन चाहिँ कुरालाई कस्तो प्रकारले लिनु हुँदैछ अन्त विषयमा आउँदाखेरि बाइकिङ चाहिँ म कस्तो प्रकारले हेर्छु भने म मेरै एक्सपिरियन्स सेयर गर्दाखेरि जब मसँग बाइकहरू थिएन मसँग टु व्हिलर बाइकहरू थिएन म गाडी म बजार जाँदा म माल बजार कुनै कतै मेरो कामले गर्दा जाँदाखेरि गाडी पर्खिनु पर्थ्यो होइन गाडी पर्खेर त्यहाँ भाडा बेसी लाग्ने किनभने हाम्रो हिल्स साइडहरू कतिवटा जाँदाखेरि भाडाहरू बेसी लाग्थ्यो जब मैले बाइक लिएँ र हुँदा र नहुँदाको डिफ्रेन्स चाहिँ के छ भने म जहीँ पनि अहिले जानु सक्छु मजाले जान सक्छु होइन कुनै नयाँ जगा म फ्याट्टै निस्कनु सक्छु कुनै कुरा मेरो अफिसियल कुराहरू हुन्छ कतिवटा होइन आइहाल्नु पर्ने कुरा हुन्छ फ्याट्टै जान सक्छु अन्त यो ट्र्याकिङ सरी सरी बाइकिङहरू जाँदाखेरि चाहिँ के भने म हाम्रो वरिपरि दाइहरू कतिवटा टाडो टाडो राइडहरू जान्छ लाइक लद्दाखहरू सिमला भयो होइन नर्थ इस्टहरू कतिवटा जान्छ अन्त त्यो जाँदा चाहिँ त्यो जान चाहिँ कुदाउनुको लागि मात्रै होइन रहेछ भन्ने कुरा पनि बुझ्दैछु आजकल म जब हामी कुनै पनि नयाँ जगा जान्छ त्यहाँको नयाँ कल्चरहरू सिक्न पाउँदो रहेछौँ त्यहाँको कस्तो छ त्यहाँको कल्चरहरू त्यहाँको भाषाहरू त्यहाँको लोकल फुडहरू कस्तो छ त्यस्तो कुराहरू सिक्नु पाउँदो रहेछौँ अन्त त्यो कुराले पनि म त्यो कुरालाई गर्दाखेरि म प्रमोट गर्छु बाइकिङलाई तर कुदाउनु चाहिँ तपाईँले कस्तो प्रकारले कुदाउनु हुन्छ कस्तो प्रकारले लिनु हुन्छ त्यो आफै तपाईँकोमा छ सोच्नु पर्छ कुनै सबै कुरालाई राम्रो प्रकारले सोच्नु पर्छ राम्रै हुन्छ अन्त म पनि अब यो नेक्स्ट विकहरूभरिमा यहाँ केटाहरूले प्लान बनाउँदै थियो बाइकिङ लद्दाखहरू जाने भनेर अन्त त्यहाँको रुटहरू लागि राम्रो हेर्दैछौँ त्यहाँको कस्तो कस्तो के के सिक्नु पाउँदो रहेछ म एउटा डकुमेन्ट्री पनि बनाउनु भनेर सोचेको छु अन्त त्यहाँको कल्चरहरू सिकेर म सेयर पनि गर्नु सक्छु यस्तै कुराहरू गर्नु सक्छ बाइकिङहरूबाट